हालैमा म बनारसको घाट घाटमा म गङ्गा गङ्गाको किनारमा जाने मौका पाएको थिएँ त्यस्ता मौकामा मै मेरो अविस्मरणीय कुरा के रह्यो भने त्याँ जाँदा खेरिको बाटोको अनुभव साथै त्यहाँ भएका विभिन्न धार धार्मिक श्रद्धालुहरू भेट भएको उनीहरूको आचरण उनीहरको व्यवहार त्यहाँ भएको धार्मिक कार्यक्रमले मान्छेको मन मनमा ल्याउने विचलित हुने मनहरूलाई गर्ने नियन्त्रण अनि यस्ता घटनाहरूको घटनाहरूले को विभिन्न प्रकारको अविस्मरणीय क्षणको रूपमा मेरो मैले अनुभव गरेको छु